हेलो साथी यो पालि पुषे मेलामा हामीले के के लगाउनु पर्ने हौ बोट बिरुवाहरू सब्जीहेरू के के लगाउनु पर्ने हो सो सोचेको छौ हो नि हो हो नि माइली हो त हो हो नि डाँडा गाउँ त्यही त भनेको के के सब्जीहरू लगाउनु तरुलहरू के के रो रोप्नु रोपेको छ त्यो हो अन्त सब्जीहरू के

यो पालि मैले आलु रोपेको छु अन्त आलु रोपेको छु घर तरुलहरू निकै बढ्दैछ हो अन्त सिमल तरुल अन्त पिँडालु छ हो त्यहाँदेखि के अरे उयो सागहरू छु सागहरू लगाएको छु सागहरू लगाएको छु तिमीले के के लगाएको छौ हजुर हजुर

ए मटरको बिउ

हर्दी त रोपेको छुइनँ त बिरुवा बिउ छैन त अन्त हर्दी यो पालि राखिनँ

त्यसो पो

ए हगि म त कहाँ जानेको थिएँ त हौ त्यस्तो जानेको थिइनँ नि हौ त्यस्तो पो रहेछ ए आउँछु ल म ए ल ल म आउँछु कि ल ल म आउँछु कि सुन न उयो के अरे मेरो त्यहाँ नातिनी रुँदैछ हौ म एकछिन गएँ ल आऊ है ल भेटौँ न ल ल ल ल ल हुन्छ हुन्छ हुन्छ ल ल ल ल ल